पहिलेको मोबाइलहरूमा त सानो सानो मोबाइल हुन्थ्यो खाली फोन मात्रै बोल्नु मात्रै सकिन्थ्यो अहिलेको मोबाइलहरूमा त टाढा टाढाका देशविदेशका मानिसहरू पनि देख्न पाइन्छ फेसबुकहरू चलाउनु सकिन्छ अनि टिकटकहरू बनाएर मानिसहरूले किसिम किसिमका आफ्ना कलाहरू देखाउन सक्छन् अनि अहिलेका मा नानीहरू पनि सबैभन्दा उत्तम भएका छन् मोबाइल अहिले ठुलो मान्छेले भन्दा नानीहरूले बेसी मोबाइल चलाउँछन् किनकि उनीहरू सबभन्दा बेसी जान्ने भएका छन् बरु हामी त्यति जान्दैनौँ होला तर नानीहरूले सबभन्दा बेसी मोबाइल चलाउँछन् अहिलेका मानिसहरू सबभन्दा बेसी प्रगतिशील भएका छन् किनकि मोबाइलले गर्दाखेरि अहिले मानिसहरूलाई धेरै उन्नति गराएको छ जान्यो भने यो मोबाइलले राम्रो पनि गराउँछ जानेन भने यो मोबाइलले नराम्रो पनि गराउँछ कति मानिसहरू यो मोबाइलको कारणले गर्दा मरेका पनि छन् किनकि बाइकमा हिँड्दाखेरि मोबाइल नचलाउनु भन्छन् तर मानिसहरूले बाइकमा हिँड्दाखेरि मोबाइल चलाएर कति एक्सिडेन्ट भएर पनि मरेका छन् हाम्रै गाउँतिर पनि त्यसकारणले मोबाइल चाहिँ आफ्नो हिसाबले जहाँ फुर्सत छ त्यतिबेला मात्रै चलाउनुपर्छ किनकि आफ्नो पनि शरिर हेर्नुपर्छ अनि कुन समयमा मोबाइल चलाउनुपर्छ त्यो आफूले विचार गर्नुपर्छ प्रयो हामी म त रिचार्ज पनि दुई सय रुपियाँको गर्छु किनकि पैसा बेसी खर्च गर्नु पनि सकिँदैन मोबाइलमा मात्रै पैसा हालेर भएन खानु पनि पऱ्यो त्यही भएर चाहिँ पहिलेको भन्दा अहिलेको नेटवर्क कस्तो छ भन्दाखेरि अहिले त धेरै कुराको नेटवर्कले धेरै नै मानिसलाई ऊ यो राम्रो गरेको छ कहाँ कहाँका देशविदेशका मानिसहरू देख्न पाइन्छ बात गर्नु पाइन्छ